हेलो सब्जी दोकानबाट बोल्नु भएको ए सुन्नुहोस् न भोलि हाम्रो चाहिँ एउटा पूजा लगाउँ भनेको कि अनि अलिकति सब्जी चाहिएको थियो कसरी किलो आलु छ साठी रुपे किलो त्यसो भए अन्त अलिक दस पन्ध्र किलो लिँदा अलिक कम्ती उयो हुन्छ

ओके अन्त अरू सब्जीहरूमा के छ फुलकोपी छ अहिले नयाँ निस्केको मलाई चाहिएको फुलकोपी दस किलो हजुर अनि पटल चाहिएको छ मलाई पाँच किलो

आम्मामा किन हौ अहिले सिजन हो त हौ पोटलको त्यत्रो दाम त नहुनु पर्ने ठिकै छ त्यही भए पनि पाँच किलो हालिदिनुहोस् न अलिअलि मिलाउनु न यत्रो बेसी लिँदाखेरि त हजुर अन्त टमाटर टमाटर पनि मलाई कि टमाटर पनि चाहिएको छ टमाटर पनि अलिक रामरी हेरेर अलिक टाइट टाइट खालको हालिदिनुहोस् ल ए ठिकै छ ठिकै छ त्यसो भए आलु पन्ध्र किलो फुलकोपी दस किलो टमाटर पाँच किलो पोटल पाँच किलो प्याज पनि मलाई पाँच किलो प्याज पनि पाँच किलो खोर्सानी एक किलो यहाँ डेलिभरी गरिदिनु हुन्छ नि होइन यो चम्पासरी कोलाबारीमा दुन हेरिटेज स्कुलको छेउमा हजुर हजुर हजुर अनि मलाई फ्रुट्स पनि चाहिएको छ अलिकति फ्रुट फ्रुट हजुर मलाई एप्पल बनाना केरा एप्पल र केरा मलाई एप्पल दुई किलो अनि केरा मलाई दुई दर्जन जस्तो पठाइदिनुहोस् न हुन्छ हुन्छ कोही बात छैन ल त हुन्छ मलाई छिट्टै गरेर पठाइदिनु ल आज हाम्रोमा पूजा छ